हामीले रोप्ने समयहरू चाहिँ अब धान असारमा रोपिन्छ असार महिना असार महिनादेखि लिएर साउन महिनाभित्रमा धान रोपिन्छ अनि सिमी रोप्दा चाहिँ हामीले यो दिसम्बर मा माघ महिनादेखि लिएर फागुन महिनाभित्रमा रोपिन्छ सिमीहरू चाहिँ त्यो त्यो समयमा रोपिन्छ मकै मकै पनि अब हाम्रो यो श्री पञ्चमीदेखि रोप्ने गरिन्छ श्री पञ्चमीमा साइत भनिन्छ त्यसलाई श्री पञ्चमीमा सुरु गरेर श्री पञ्चमीको अब माघ महिनादेखि लिएर फागुन चैत वैशाखसम्म मकैहरू चाहिँ रोप्ने गरिन्छ